हल्लो अँ जाने भनेको त छिटो जानुपर्छ हौ छिटो गएर छिटोआउनु पर्छ खोइ हामी साथी साथी जानुपर्छ भनेको छुइनँ भन्छु अहिले एक छिनमा अँ अब भन्छु नि ल म छिट्छिटो भन्छु तिनीहरूलाई अहिले मेसेज गर्दै बस्छु अँ मादरी हाइटदेखि अलिक भित्र जानुपर्छ क्या खोइ पार्क छ होला छ भनेर सुनेको त थियो फर्स्ट टाइम जाँदैछु नि त अँ उनीहरू गएको होला नि सोध्नुपर्छ त्यही त अनि त सोधौँ भनेको

अँ अनि त गाडी ऊ यो नै रिजर्भ गरेरै लाने कि भाडा गाडीमा जाने ट्रेनमा पो जाने ए ल ल अनि त त्यहाँदेखि चाहिँ अनि त रिजर्भ गर्नुपर्छ होला नि अनि त हामीलाई थाहा छैन जग्गा अँ ल ल अँ ल पैसा अलिक बोक्नु नि फेरि ल निकै आम्बो कन्याश्री अरे अनि त

अँ ल ल बोक्नु नि ल मोटामोटी ल ल बादमा कल गर्नु